मलाई मनपर्ने अब सिजनको नाम सिजन चाहिँ विन्टर हो ठन्डा महिना हो किनकि त्यति बेला चाहिँ बेसी गरम हुँदैन ठिकै हुन्छ हो ठिकैको अब अब जाडो त हुन्छ तर अब गरम बेसी हुँदैन पसिना बेसी निस्किँदैन जिउबाट लुगा बेसी मैला हुँदैन विन्टरमा बेला बेला हिउँ पर्छ पर्छ होइन अन्त हिउँ परेको बेलामा जानुपर्छ हिउँ खेल्नु उता कता सिक्किम साइडतिर त्यही हो जाडो महिना जाडो महिना पनि बित्छ गरमतिर त पुरा गरम हुन्छ पसिना निस्केर जिउ च्यापच्याप हुन्छ लुगा मैला त्यत्तिकै लुगा मैला हुन्छ त्यस्तै हिउँदोमा चाहिँ त्यस्तो हुँदैन अन्त चाहिँ मलाई हिउँदो मनपर्छ